विशेष त कालिम्पोङ जिल्लामा स्थानीय कला वा शिल्प भने भनेको डोको नाङ्लो थुन्से यो बुन्नुहरू हुन्छ यो विशेष त बाँसको बाँसबाट चोया निकालिन्छ काडि्न्छ र त्यो चोयाबाट चाहिँ नाङ्लो बुन्ने डोको बुन्ने र थुन्से बुन्ने यो कामहरू हुन्छ र यो भनेको बहुत पुर्खौँ पुर्खादेखि चल्दै आएको हाम्रो शिल्पहरू हो र बाउले बुनेको छ भने बाजेले बुनेको छ भने बाउले बाजेको त्यो हेरेर नै बाउले सिकेको हुन्छ र बाउदेखि छोराले त्यसरी नै नातीले गर्दै यो पुस्तौँ पुस्तादेखि चल्दै चल्दै चल्दै आएको यो शिल्प हो र

अर्को शिल्प भनेको विशेष त के छ भनेर भन्दा हाम्रोमा ढिकी जाँतो जुन छ अब योहरू पनि पूर्णरूपले हराएको छैन र ढिकी कसरी बनाउँछ जाँतो कसरी बनाउँछ भन्ने कुरो पनि त्यो पनि बाजेदेखि नै बाजेले बनाएको हेरेर बाउले सिकेको थियो भने बाउले बनाएको हेरेर छोराले र त्यसरी नै नातीले त्यसो गर्दै गर्दै अब त्यो चिजहरू पनि छ र हाम्रोमा विशेष त यो डोको नाङ्लो ढिकी जाँतो भनेको चाहिँ हाम्रो सांस्कृतिक एउटा शिल्प भनौँ र योहरू चाहिँ पुर् पुस्तौँ पुस्तादेखि नै चल्दै आएको हो र आगामी आउँदो भावी पिँढीहरूले पनि यो शिल्पलाई चाहिँ हराएर लाँदैन भन्ने मलाई लाग्छ